यो यातायातमा यात्रा गर्नु प्रायः हामीलाई यतातिर त अब बसहरू पनि हिँड्दैन ट्रेन पनि हिड्ने कुरा आएन यहाँ त अब हिल साइड हो यतातिर त्यस्तो हुँदैन प्रायः जस्तो यहाँतिर गाडीहरू कतिको त अब आफ्नो घर घरमै छ र हामी त सानो गाडीमा हिँड्छौँ अल्टोमा त्यो गाडी अब आफ्नै घरमा छ भने चाहिँ अब जतिबेला चढेर जान्दा पनि भयो बाटोतिर के भयो भने पनि सुविस्ता हुन्छ अन्त बाहिर बस्नुपऱ्यो भने वा बाटोतिर जाँदा जाँदा कहीँतिर ब दोकानहरू छ र भोक लाग्यो भने एकछिन रोकेर खानु पनि सुविस्ता हुन्छ अन्त कति कुरोहरू त अब सफर बाटोतिर हिँड्नुपऱ्यो भने यात्रा गर्दाखेरि आफ्नै गाडीमा हिँड्दा परिवारसँग हिँड्दा कति कुरोहरू चाहिँ अब सुविस्ता हुन्छ र अब कुनै दिन हामीलाई परिहाल्यो भने पनि हामीलाई राम्रो हुन्छ